दार्जिलिङ जिल्लाका मुख्य जातीय र भाषिक समूहहरूमा मगर गुरुङ राई लिम्बू सुब्बा त्यसभित्र अन्तर्गत आउने गर्दछ तामाङ सेर्पाहरू रहेको छन् र तिनीहरू एकसँगै बसेर अन्तरक्रियाहरू गरेका त देखिँदैनन् तर पनि कतिपय क्षेत्रहरूमा यहाँ कतिपय कुराहरूको जुन समस्याहरू आइपर्छ ती समस्याहरूलाई समाधान गर्ने क्रममा भने उनीहरू कहाँ मुख्य मुख्य सदस्यहरू भेला भईकन त्यस सम्बन्धित भएका जुन समस्याहरू छन् त्यसलाई समाधान गर्ने प्रयास भने गरिरहेकै हुन्छन् र मैले आफ्नो क्षेत्रमा बसोबास गर्ने जनजाति समूहमा मगर जातिबारे म केही मात्रामा सचेत छु र दार्जिलिङ जिल्लाको वरिपरिमा पनि मगर भाषीहरूले मगर जनजातिको सांस् सांस्कृतिक साथै भाषिक कुराहरूलाई पनि समेटेर अब केही पुस्तक लेखिन पर्छ भन्ने कार्य पनि गरिरहेका छन् र मगर जातिमाथि नै एकजना शोधकर्ता वासुदेव पुलामीले पनि आफ्नो एउटा शोध पिएच्डीको शोध प्रबन्ध पनि लेखिसकेका छन् र मगर जाति पछौटे भए तापनि हालमा कतिपय क्षेत्रमा मगर भाषालाई मगर संस्कृतिलाई बचाउनु पर्छ भन्ने कुराहरूमा उनीहरू सचेत भएका छन्